कालिम्पोङ जिल्लामा उपलब्ध केही स्थानीय शिक्षा शिक्षामा शिक्षा गर्ने ठाउँहरू चाहिँ हो तपाईँको शिक्षा मन्दिरहरू हो रकभेल एकाडमी प्रणामी बालिका विद्यालय मन्दिर अनि सन्त फिलोमिना एसयुएमआई कुमुदिनी होम्स गर्लस स्कुल र अरू धेरैवटा हामीले पाउन सक्छौँ र यो स्कुलहरूमा चाहिँ सबै नै अङ्ग्रेजीमा पढाउने गर्छन् र नेपालीलाई पनि धेरै मुख्य बनाएको छ यो हरेक स्कुलमा र यसमा शिक्षाहरू पनि हामीले धेरै असलहरू पाउने पाउने गर्छौँ है र यो यो स्कुलहरू धेरै राम्रो छ यसबाट हामीले धेरै ज्ञानहरू पाउँछौँ राम्रो राम्रोहरू पढाउने गर्छ र कालिम्पोङमा अहिले कोचिङ क्लासहरू भन्नु भन्नु पर्दाखेरि छ न त कति छन् एक दईवटा छन् तर आहिले त्यति साह्रो लोकप्रिय चाहिँ भएको छैन